हेलो तपाईँ काशी दोकानको मालिक हुनुहुन्छ तपाईँ सामान विक्रेता मालिक हुनुहुन्छ तपाईँकोबाट मैले अस्ति सामानहरू जुन चाहिँ लिएको थिएँ त्यो चियरहरू र त्यो चियरहरू त मैले लिएर त आएँ तपाईँको दोकानबाट तर राम्रो छैन कुनै पनि राम्रो लागेन काठहरू सबै रड्डी रहेछ पुरा धुलिया लाग्ने खालको रहेछ काठको बने बनेको सामानहरू रहेछ कि राम्रो छैन जम्मै कोही त भत्किसकेको रहेछ त्यति राम्रो बनोट पनि लागेन राम्रो एकदमै कच्चा खालको तपाईँले सामानहरू राख्नु हुँदोरहेछ तपाईँले त्यो खालको सामानहरू राख्नुभयो भने पक्का पनि तपाईँकोबाट चाहिँ कसैले पनि लाने छैन सामानहरू तपाईँले कस्टमरहरू तपाईँले चाहिँ भड्काउनु हुनेछ त्यसले गर्दाखरि मलाई चाहिँ एदकमै दु ख लाग्यो एकदमै यो चाहिँ मलाई मन परेन